दाजु तपाईँको यस दोकानबाट म मलाई हुने एउटा सेगाको बुट र डोल्फिनको स्टकिङ लगायत मलाई हुने एउटा एक सेट जर्सी लिन चाहन्छु के तपाईँको यो दोकानहरूमा डिस्काउन्ट दिने चलन छ छ त डिस्काउन्ट कुपनहरू छ भने मलाई देखाउनुहोस् म मेरो सामानहरूको लागि कति डिस्काउन्ट दिनुहुन्छ त्यसबारेमा जानकारी लिन चाहन्छु तपाईँबाट र सामान चाहिँ मेरो लागि म एकदम अरिजिनेल नै लिन चाहन्छु बुट एडिडासको होस् स्टकिङ डल्फिनको होस् र मेरो जर्सी चहिँ एडिडासको नै होस् अन्त जतिसक्दो दाजु मलाई चाहिँ डिस्काउन्ट चाहिँ अलिक राम्रो राम्रै गरी दिनुहोस् किनभने मेरो सामानहरू पनि धेरै लानु छ तपाईँको दोकानबाट अन्त फेरि फेरि म यदि मलाई राम्रो लागेछ भने फेरि फेरि म यही तपाईँको दोकानमा म मेरो सामानहरू लिनपऱ्यो भने आउन चाहन्छु